भारतमा चल्ने भाषाहरू अनेक छन् भारतमा जति भाषा छ दुनियामा कुनै पनि देशमा यति भाषा छैन भारतमा सबभन्दा बेसी चालित भाषा हिन्दी र अङ्ग्रेजी हो त्यसको अलावा अरू पनि भाषाहरू चल्छ राजस्थानतिर माडवारी भाषा हरियाणातिर जाट भाषा उत्तर प्रदेशमा भोजपुरी हिन्दी माहाराष्ट्रमा मराठी कर्नाटाकामा कन्नड केरलमा केरल भाषा आन्ध्रमा तेलुगु भाषा ओडिसामा उडिया भाषा आसाममा आसामी भाषा मणिपुरमा मणिपुरी भाषा वगेरा वगेरा भाषाको कुनै अन्त छैन र जस् जस्तो मैले भने हिन्दी र अङ्ग्रेजी चाहिँ बेसी चलनमा छ बङ्गाली भाषा पनि निकै मान्छेहरूले बोल्छ नेपाली भाषाको पनि मात्रा बोल्ने मान्छेहरू निकै हुन् हुनुहुन्छ अरू हामी जहाँ पनि जान्छ हाम्रो बोल्ने एउटा भाषाको माध्यम बेसी अङ्ग्रेजी या त हिन्दी हुन्छ अब हामी बङ्गालमा बसेपछि यहाँको लोकल ल्याङ्ग्वेज लोकल भाषा बङ्गाली हो त्यसकारणले जस्तो कि म बङ्गालको वासिन्दा हो मलाई नेपाली हिन्दी अङ्ग्रेजी र बङ्ला चारवटै भाषा राम्ररी आउँछ र भारतमा यति भाषाहरू छ यति विविधता छ तर पनि हाम्रोमा एउटा त्यो एउटा भारतको यत्रो भाषा भएर पनि एउटा एकता छ एउटा यत्रो भाषाले पनि जोडर एउटा हाम्रो भारत त बनेको छ हाम्रो कोसिस यही हुनुपर्छ कि भारतको जति पनि भाषा लोकल भाषाहरू छ सबजना हामी मिलेर बस्ने कोसिस गर्नु पर्छ जति पनि हाम्रो भित्र असमानता छ भाषाको अलग अलग बोल्ने तरिका छ तर हाम्रो कोसिस यही हुनुपर्छ कि हामी सपैजना भारतका वासी भनेर मिलेर बस्नु कोसिस गर्नु पर्छ